मेरो गाउँमा होमस्टेहरू दुई चारवटा मात्रै छन् यहाँ होमस्टेहरू मा बस्नका लागि कलकत्ताबाट जलपाइगुडीबाट वा नर्थ इस्टबाट मान्छेहरू आउँछन् होमस्टेमा धेरै प्रकारको सुविधाहरू छन् खानापिनाको सुविधा स्विमिङ पुलको सुविधा बस्नेको सुबिस्ता सबै छन् यसरी नै हाम्रो पर्यटक क्षेत्रमा होमस्टेले ठुलो भूमिका निभाएको छ होम स्टे ओ पर्यटक क्षेत्रमा ठुलो भूमिका निभाएको छ यसरी नै पो होमस्टेले पनि धेरै प्रकारको परिस्थितिहरू सामना गर्नु परेको छ यसरी नै घुम्नु आउनेहरूले मैला फोहोर गर्छन् फोहोरको सा मैलाहरूको स समस्याको समाधान गर्न सकिँदैन मैलाहरूले गर्दा